हेलो म सौरभ श्रीवाल बोलेको तपाईँलाई मैले क्याब अर्डर गरेको थिएँ तपाईँ आइ पुग्नुभएको छ भन्नु हुँदैछ तर मैले तपाईँलाई देख्न सकेको छुइनँ म यो सेन्ट जोसेफ स्कुलको अगाडि उभिइरहेको छु तपाईँ कृपया गरी जति सक्दो चाँडो आइ दिनुहोला धन्यवाद